दार्जिलिङ जिल्लामा विशेष मछुवारेको जातहरू चाहिँ छैन तर मानिसहरूले मनोरञ्जनको निम्ति टिस्टा रङ्गीत आदि खोला अथवा नदीहरूमा गएर माछा चाहिँ मार्ने गर्दछ र भन्न पर्दा दार्जिलिङ जिल्लाका मानिसहरूले माछा मार्ने प्रक्रियालाई पेसागत रूपमा नलिएर मनोरञ्जनका रूपमा मात्र लिएका छन् र त्यसैले गर्दा यहाँ माछा मर्ने समुदाय विशेष समुदाय छैन र उनाहरूले उनीहरूले मनाउने चाँडहरू पनि छैनन्